अँ अस्ति मैले बोलाएको थिएँ नि भाइलाई यहाँ पाइप अलिक बाथरुमको पाइप भत्किएको थियो कि अँ भाँचिएको थियो हो त मैले यहाँ अलिक हजुर हजुर हजुर बिरुकबड बोलेको नि

मेरो यहाँ बाथरुमको पाइप भाँचिएको थियो कि अन्त अलिक त्यो को लागि मैले अस्ति पनि बोलाएको थिएँ तपाईँलाई हो आइदिनु भएन अन्त आज चाहिँ जसरी पनि आइदिनुहोस् भनेर चाहिँ भनेको नि फोन गरेको नि अँ पाइप चाहिँ भाँचिएको त्यो कलहरू पनि राम्रो लाग्दैन कि त्यो पनि फेर्नु पर्ने हो अन्त त्यो अन्त र नि बोलाएको थिएँ कि अन्त यहाँ अलिकति अप्ठ्यारो भइरहेको छ र नि सामानहरू त ल्याएको छु अस्ति नै त्यो सकेटहरू पनि ल्याएको छु कलहरू पनि ल्याएको छु हो पाइप फेर्ने पाइप पनि त्यो पनि ल्याएको छु हो त्यहाँ कलमा लाउने वासर सासर पनि ल्याएको छु हो अन्त अलिकति त्यो अप्ठ्यारो परिरहेको छ र त्यो चाहिँ लु अलिक आएर चाहिँ झट्टै बनाइदियो भने चाहिँ हुन्थ्यो कि भनेर नि भोलि ए होइन अलिकति छिटै छिटै आएर चाहिँ बनाइदियो भने चाहिँ अलिक राम्रो हुन्थ्यो भनेर नि भोलि कति बेलातिर होला आइपुग्नु दस बजीतिर भरे फेरि यता आउँदा ओर्दा सामान चेक गर्दा हो कतिवटा मिल्छ मिल्दैन त्यो पनि हेर्नु पऱ्यो होइन अन्त त्यहाँ हेर्नु पऱ्यो ए ल ल भोलि चाहिँ न एकदमै नबिर्सिकन है भोलि चाहिँ फेरि आइदिनु पऱ्यो अरू केही ऊ यो छ भने त अब म त्यो अब भनिदिनु यस्तो ल्याउनु पर्छ म पठाउँछु कि व्हाट्सएप्पमा त्यहाँदेखि अब कुन कुन चाहिन्छ के के चाहिन्छ हो त्यो छे सबै अब के के भएको छ म ऊ यो पनि पठाउँछु नि फोटो पनि खिचेर पठाउँछु नि पाइपको कहाँ कहाँ के के भएको रहेछ हो अँ त्यो फोटो पनि खिचेर पठाउँछु कि अन्त फोटो खिचेपछि के के लाग्ने कसो अरू सामान त ल्याउनु त ल्याएको छु नि ल्याइराखेको छु र भए पनि आब कति मिल्छ कति मिल्दैन के के लाग्छ हो अन्त हो त्यसको लागि नि ए हुन्छ हुन्छ ल हुन्छ